हजुर हो त हजुर बहिनी ए हजुर दिदी छ त हाम्रो त अहिले फ्रेसै छ किनकि हामी त बिहानै निकाल्छौँ नि त कि अन्त बिहानै निकाल्छौँ फेरि फे बिहान निकालेको बेलुकासम्ममा त सकिई पनि जान्छ हो अन्त बजारतिर पनि सबै यहीँबाटै सप्लाई हुन्छ कस्तो खालको भेजिटेबल चाहिँ चाहियो बहिनी इस्कुसको मुन्टाहरू अहिले छ बहिनी अन्त फर्सीको मुन्टाहरू पनि छ अहिले सकिनु सकि सकिनु सकिनु आँटिरहेको छ कि कति बेला कति बेलाभित्रमा चाहिँ तपाईँलाई उयो गरिदिनु कि आउनुहुन्छ तपाईँ फर्सीको गट्टाहरू पनि छ सिमरायोहरू भयो सिमरायोहरू पनि छ अरू केही फ्रेस भेजिटेबलहरू चाहियो भने चाहिँ छ त डल्ले डल्ले पनि आइरहेको छ बिहान मात्रै आएको हजुर हजुर फ्रेसै हजुर एकदम फ्रेसै छ तपाईँ आउनुहोस् तपाईँले के के तपाईँले लानुहुन्छ सबै फ्रेसै पाउँछ मेरोमा चाहिँ बासी हुँदैन हिजोकोहरू हामी राख्दैनौ हो बिहान आएको बेलुकाभरिमा चाहिँ हाम्रो सकिई पनि हाल्छ हुन्छ तपाईँ अलिक चाँडै गरेर आउनुहोस् न लिनुहुन्छ भने होइन अन्त हाम्रो टाइम पनि क्लोजिङ टाइम पनि हुनु लागि लागिसकेको छ त्यसले गर्दाखेरि चाहिँ तपाईँ अलिकति चाँडै गरेर आउनुभयो भने चाहिँ सबै पाउनुहुन्छ अरू चाहिँ तपाईँ के के आइटमहरू चाहियो भने चाहिँ तपाईँले मलाई फोनहरू गर्दा हुन्छ नि अरू के के आइटमहरू हुन्छ अन्त अन्त बहिनी अन्जु बहिनी बोलेको जस्तो लाग्यो कि अन्जु बहिनी नै होला नि ए म चाहिँ चिन्छु नि तपाईँलाई पहिला पनि मेरो सपबाट गर्नुभएको थियो तपाईँले है लानुभएको थियो

हजुर हुन्छ बहिनी आउनुहोस् न ल हुन्छ